हेलो हाउ क्यान आई हेल्प यु म्याम हजुर हो त भन्नुस् न ए हजुर हजुर ए हजुर हाम्रो चाहिँ

हाम्रो चाहिँ हाम्रो चाहिँ सानो होटल छ हो म्याम अनि त्यसमा चाहिँ सिङ्गल रुम चाहिँ एकदमै कम्ती छ अनि प्रायः चाहिँ डबल उयो भएको छ डबल बेड भएको रुमहरू छ हो प्रायः चाहिँ सिङ्गल चाहिँ एकदमै कम्ती छ पाँचवटा मत्तै छ सिङ्गल चाहिँ अनि तपाईँ चाहिँ साथीहरूसँग आउनुहुने कि एक्लै आउनुहुने ए हजुर ए रुम रुम सेयर गर्नुहुने हजुर हाम्रो सिङ्गलको चाहिँ तपाईँको पर पर्सन चाहिँ ट्वेन्टी फाइभ हन्ड्रेड गरेर छ हो अनि डबलको चाहिँ पर पर्सन चाहिँ तपाईँको फाइभ थाउजन्ड लाग्छ अनि तपाईँलाई हामी मिलाइदिनु पनि सक्छ अनि मिलाएर चाहिँ तपाईँँको फोर थाउजन्डहरूमा चाहिँ सबै मिल्छ खानु हजुर खानु बस्नु चाहिँ एकदमै त्यही फोर ह फोर थाउजन्डकै अन्डरमा आउँछ हजुर अनि तपाईँ आउनुहुने डेट कहिले हो त्योभन्दा एकदिन अगाडि चाहिँ तपाईँले अनलाइन बुकिङ गरिराख्नुहोस् हो अनि एकर्डिङ टु द्याट चाहिँ अब क्याबहरू पनि तपाईँले बुक गर्नु सक्नुहुन्छ हाम्रो होटलकै क्याबहरू छ हो अन्त त्यही होटलकै क्याबले तपाईँलाई पिक गर्नु पनि अउ आउँछ के गर्नु हुने ए हुन्छ हुन्छ यो चाहिँ मेरो पर्सनल नम् नम्बर हो कि म्याम हाम्रो होटलको चाहिँ अर्कै नम्बर छ मैले यो वेबसाइटमा चाहिँ मैले पर्सनल नम्बर हालेको छु हो अनि यसलाई चाहिँ करेक्सन गर्नु छ अनि म तपाईँलाई चाहिँ मेरो होटलको चाहिँ तपाईँलाई म मेल गरिदिन्छु नि ल अनि हाम्रो हाम्रो होटलबाट चाहिँ एकदमै दामी दामी भ्यू पोइन्टहरू पनि देख्नु सक्नुहुन्छ हो सनरइजहरू अर्ली इन द मर्निङ अनि के भन्नुहोस् त सानसानो उयोहरू पनि छ हो गार्डनहरू पनि छ तपाईँ अब वकहरूको लागि जाँदा पनि जानु सक्नुहुन्छ अनि धेरैवटा हजुर पार्किङको लागि त छ तर पार्किङको लागि चाहिँ तपाईँले यु ह्याभ टु पे एकस्ट्रा पर पर वान डे चाहिँ तपाईँलाई टु हन्ड्रेड गरेर अब पार्क गर्नु सक्नु हुनुन् हुन्छ तर स्कुटीहरू छ भने चाहिँ स्कुटी बाइक छ भने चाहिँ एउटा बाइकको हन्ड्रेड रुपिस पर्छ तर अब गाडी छ भने चाहिँ तपाईँको एउटा गाडीको टु हन्ड्रेड गरेर पर डे लिन्छ हजुर वाइफाई कनेक्सन हजुर अभाइलेबल छ त वाइफाई कनेक्सन वाइफाईहरू चाहिँ एकदमै फ्री हो तपाईँले बुकिङ गरेको पैसामा नै सबै तपाईँको त्यो एकोमोडेसन वाइफाई खाना चाहिँ एकदमै फ्री हो तपाईँको कन्फर्म है म्याम हजुर ए हुन्छ म्याम थ्याङ्कयू फर कलिङ